हाम्रो क्षेत्रमा अवस्थित अब विद्यालयहरू त छैन कला विद्यालयहरू त छैन तर अब डान्स क्लासहरू चाहिँ पाउनु सक्नुहुन्छ तपाईँहरूले अब कलाको नाममा अनि डान्स क्लासहरू चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट प्राइभेट डान्स क्लासेसहरू छ अनि आर्ट एन्ड क्राफ्टको कलेजहरू पनि छैन हो तर अब आर्ट एन्ड क्राफ्टको डिफ्रेन्ट डिफ्रेन्ट अब प्लेसेसहरू चाहिँ छ प्राइभेट प्लेसेसहरू छ जसमा चाहिँ अब नानीहरू या ठुलो मान्छेहरू गएर अब डिफ्रेन्ट डिफ्रेन्ट आर्टहरू सिक्छ अब दार्जिलिङ त अब त्यही हो बेम्बो होइन अनि ह्यान्डमेड ब्याग्स् ह्यान्डमेड ज्वेलरी चुविडिङ ज्वेलरीहरूमा त फेमस छ तर अब मैले यो प्रश्नको उत्तर दिन पर्दा चाहिँ अब राखेको स्थित अब राखेको अब प्लेस चाहिँ आभा आर्ट ग्यालेरी छ जसमा चाहिँ अब तपाईँले अब ह्यानमेड होइन डिफ्रेन्ट डिफ्रेन्ट अब प्रकारको आर्टसहरू त्यहाँनिर देख्न पाउनु देख्न सक्नुहुन्छ तर अब सिक्ने चाहिँ अब त्यही हो अब एउटा छ आर्ट्स एन्ड क्राफ्ट एउटा छ एक्प्लोर योरसेल्फ भन्ने तर यो चाहिँ सबै प्राइभेट हो अब गभर्मेन्ट चाहिँ होइन अब त्यहाँ चाहिँ अब यू ह्याभ टू पे पे गरेर चाहिँ तपाईँले अब डिफ्रेन्ट डिफ्रेन्ट चाहिँ अब क्लेहरूको हुन्छ कति त कति मूर्ति बनाउने सबै अब त्यहाँनिर सिक्नु पाउनु सक्नुहुन्छ